हाम्रो समुदायमा चाहिँ हाम्रो गाउँघरमा है पिक्निक चाहिँ एकदमै मनोरञ्जनको कुरा हो हामी छब्बिस जनवरी अनि पहिलो जनवरीलाई चाहिँ एउटा पिक्निक खेलेर हामी मनाउने गर्छौँ गाउँको सबैजनालाई निमन्त्रणा गरिएको हुन्छ त्यो दिन अनि हामी एकजुट भएर सँगै खाना पकाएर नाचेर गीत गाएर एकदमै रमाहाट गर्ने गर्छौँ त्यो दिन चाहिँ सबै गाउँका सबै बुढापाकादेखि लिएर मसिना नानीहरू आमाबुबा सानातिना जवान जवानीहरू सबै एकत्र भएको हुन्छ अनि हाम्रो चाहिँ एउटा कटहरको ठुलो रुख छ त्यसको फेदमा चाहिँ एकदम ठुलो टार छ अनि हामीले त्यो ठाउँलाई टारै भन्ने गर्छौँ अनि त्यहाँनिर चाहिँ हामी सधैँ प्रायः जस्तो हामी छब्बिस जनवरीमा चाहिँ त्यहाँनिर पिक्निक खानेगर्छौँ गणतन्त्र दिवसको दिन हामी त्यहाँनिर पिक्निक खाएर हामी रमाउने अनि हामीले यहाँ मनोरञ्जन लिने गर्दछौँ